हामीले इन्स्टाग्राममा ग्रामको विज्ञापन गर्न सक्नु सक्छौँ र इन्स्टाग्राममा धेरै तरिकाले गर्न सक्छौँ जस्तै स्टोरी हालेर रिल्स बनाएर पोस्ट अप्लोड गरेर अनि लाइभ बसेर जस्तै हामीले लाइभ बसेर एड्भटाइजमेन गऱ्यो भने भिवर्सहरू आउँछन् र भिउज बढेपिछि हाम्रो त्येसै पपुलर हुन्छन् र रिल्स बनायो भने रिल्समा अलओभर दी वर्ल्डले हेर्छ जस्तै वर्ल्डमा सबैले दुनियाँभरको मान्छेले हेऱ्यो भने पपुलर हुन्छन् र सबैले थाहा पाउँछन् त्यसको बारेमा अनि पोस्ट हाल्यो भने आफूले फलो गरेको मान्छेले हेर्छन् र पोस्ट हेरेर थाहा पाउँछन् त्यो एड्भर्टिजमेन्टको बारेमा र हामी स्टोरी हाल्यौँ भने स्टोरी सिन प्रायःले गरी नै रहेको हुन्छ स्टोरी सबैले हेर् सिन गर्छन् गर्छन् त्यही भएर स्टोरी हेरेर पनि थाहा पाउँछन् त्यो एड्भर्टिजमेन्टको बारेमा र त्यसरी हामी एड्भर्टिजमेन्ट गरेपछि धेरैजनालाई जनाउन सक्छन् र त्यसलाई पपुलर गर्न सक्छन्